चराहरूलाई आफ्नो आँगनमा कि त आफ्नो बगैँचामा आकर्षित गर्ने भनेको अब बगैँचामा त अब त्यो फुलहरू रोपिन्छ फुलहरूले गर्दाखेरि चराहरू आकर्षित हुने गर्छ अब फुल बिरुवा सान्सानो बोटहरू भयो आएर चराहरू बस्ने यसो गरमको बेलामा आएर बस्नेहरू गर्छन् रुखहरूतिर पनि अन्त अब आँगनमा भन्दाखेरि चाहिँ आँगनमा चाहिँ अब अलिकति केही खाने कुराहरू यसो केही छरिदियो भने चराहरू आएर खाने गर्छन् पानीहरू राखिदियो भने त्यहाँ आँगनको एक कुनामा पानीहरू पिउने चराले आएर त्यो अन्न खाने गर्छन् त्यसरी नै राखिन्छ त्यो अन्नहरूले गर्दाखेरि चराहरू आउँछन् खान्छन्